हेलो समिर दा बोल्नु भएको मैले हिजो राति तपाईँलाई कल गरेको थिएँ म आज कालिम्पोङ जानु पर्छ र मैले तपाईँलाई टाइम चाहिँ आठ बजी भ भनेको थिएँ तर तपाईँ अहिलेसम्म आइपुग्नु भएको छैन अहिले साँढे आठ भइसक्यो मैले तपाईँलाई पर्खेको टाइम भक्कु भइसक्यो तपाईँ फ्री हुनु हुँदैन भने मलाई अहिले नै जानकारी दिनुहोस् मलाई अलिक ढिलो भइसक्यो मेरो त्यहाँनिर मिटिङ अटेन गर्नुपर्छ कृपया मलाई जनाई दिनुहोस् त्यो कतिबेला आउनुहुन्छ तपाईँ